भारतमा चाहिँ यस्तो धार्मिक स्थलहरू चाहिँ पुरा छ हो अनि यतातिरको मान्छेहरूले चाहिँ मैले प्राय टाढो टाढो टाढो भनेको उनीहरू सिक्किम जानुहुन्छ नेपाल जानुहुन्छ हो अन्त बुद्धिस्टहरू चाहिँ प्राय जाई बस्नुहुन्छ र धार्मिक स्थलतिर होइन अन्त उनीहरू चाहिँ बौद्धगयाहरू जानुहुन्छ जो चाहिँ बिहारमा छ हो अन्त हामी गयौँ भने चाहिँ यता छेउछाउको मन्दिरहरू हो अन्त नेपालको सिक्किमको अनि दार्जिलिङकै सिङचेल मन्दिर भयो हो डाँडा मन्दिर तारा मन्दिर हो अन्त छेउछाउकै गाउँकै मन्दिरहरू भिजिट गर्छु हो अनि यहाँ धार् भारतमा भएको तीर्थस्थलहरू फेमस तीर्थस्थलहरू भयो बद्र्रीनाथ हो केदारनाथ रामेश्वरम जो चाहिँ तामिलनाडूमा छ लिङ्गाराजा उडिसामा छ हो द्वारकाधिज जो चाहिँ द्वारकामा छ अमरनाथ केब टेम्पल जो चाहिँ जम्मू अनि कश्मीरमा छ हो अनि लोटस टेम्पल अमृत लोटस टेम्पल न्यु दिल्लीमा छ हो गोल्डन टेम्पल अमृतसरको गोल्डन टेम्पल पन्जाबको हो बेलाकानिक चर्च जो चाहिँ तामिलनाडूमा छ जोडासियन फायर टेम्पल जो चाहिँ मुम्बईमा छ यिनीहरू चाहिँ फेमस पिलग्रिम्स हो भारतको हो अनि बद्रीनाथको बारेमा चाहिँ मलाई अलिकति आइडिया छ बद्रीनाथ चाहिँ दुईवटा बद्रीनाथ टेम्पल चाहिँ दुईवटा पाहाडको बिचमा छ एउटा एउटा पाहाडको नाम नर हो भने अर्को पाहाडको नाम नारायण हो यो बद्रीनाथ टेम्पल चाहिँ उत्तराखण्डको चमौली डिस्ट्रिकमा लोकेटेट छ अनि यसलाई चाहिँ विष्णु भगवानको विश्राम स्थान भनेर पनि मानिन्छ होइन अन्त यता चाहिँ यो मन्दिर चाहिँ छ महिना बन्द हुन्छ अनि छ महिना खुल्ला हुन्छ वेदर कन्डिसनले गर्दा पनि त्यस्तो भएको हो विन्टरमा अब चाहिँ बन्द हुन्छ अनि अनि यसमा यो बद्रीनाथ टेम्पल चाहिँ एउटा चारधाम चारधाम हो होइन चारधाम मतलब चारवटामा एउटा धाम हो अनि यसमा चाहिँ मान्छेहरूले यो कन्सिडर गर्छ कि बद्रीनाथ टेम्पल भिजिट नगरी उनीहरूको चारधामको यात्रा पुरा हुँदैन भनेर हो अन्त यहाँनिर चाहिँ यो बद्रीनाथमा मनाइने एउटा रिलिजियस कस्टम चाहिँ के हो भन्दाखेरि चाहिँ माता मूर्ति का मेला भन्ने एउटा रिलिजियस कस्टम हुन्छ होइन यसमा चाहिँ बद्रीनाथको आमालाई पूजा गर्छ आमाको पूजा हुन्छ यो अन्त ठुलो मेला पनि हुन्छ यो चाहिँ सेप्टेम्बरको महिनामा हुन्छ हो अन्त पुराणले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यो फेस्टिबलमा चाहिँ गङ्गा भगवान चाहिँ रिभर गङ्गा चाहिँ रिभर गङ्गा चाहिँ हेभेनबाट अर्थमा आयो हो अनि यही दिनमा चाहिँ बद्रीनाथको मम्मीले चाहिँ त्यो गङ्गा रिभरको च्यानल चाहिँ बाह्रवटामा बाँडिदियो बाह्रवटा च्यानल बनाइदियो अनि फर दी वेलफर अफ् पिपल मान्छेहरूको वेलफेयरको लागि बाह्रवटा च्यानलमा डिभाइड गरिदियो हो अनि यो बद्रीनाथ चाहिँ विन्टरको टायममा बन्द हुन्छ अक्टोबर नोभेम्बर हो अन्त कुन चाहिँ दिन त्यसलाई तै बद्री द्वितीया भन्छ जुन चाहिँ जुन दिन तै बद् बद्रीनाथ टेम्पल बन्द हुन्छ अन्तखेरि यस यो दिन बन्द हुने दिनमा चाहिँ एउटा अखण्ड ज्योति भन्ने ल्याम्प चाहिँ जो घिउले भरिएको हुन्छ त्यो चाहिँ उनीहरूले दियो बाल्छ भगवान मूर्तिको छेउमा तै त्यो दियो बालेर उनीहरूले यो मन्दिर क्लोज गर्छ होइन छ महिनाको लागि क्लोज गर्छ तर जब वापस त्यो मन्दिर खुल्छ नि त्यत्ति बेला पनि त्यो दियो बल्दैगरेको हुन्छ अन्त बद्रीनाथको छेउमा एउटा कुवा छ जसको नाम चाहिँ तप्कुर हो होइन तप्कुरमा चाहिँ बाह्रै महिना उम्लेको पानी तातो पानी आउँछ अन्त यो पानीमा नुहायो भने चाहिँ आफ्नो जिउको स्किन प्रब्लमहरू भयो जिउको दुःखबिमारहरू सबै जाती हुन्छ भनेर मान्छेहरूले विश्वास गर्नुहुन्छ हो अनि यसमा चाहिँ जब बद्रीनाथ टेम्पल चाहिँ बन्द हुन्छ त्यत्ति बेला चाहिँ विष्णु भगवान स्वयम् नारदले चाहिँ पूजा गर्छ भनेर पनि मान्छेहरूले भन्नुहुन्छ